बिजनेसको बारेमा भन्नुपर्दा त अब हाम्रो गाउँबस्तीमा त सबभन्दा बेसी चलेको भनेको अब हाम्रो त स्कुल छ छेउमा घरछेउमा त्यसै कारण अब हस्टेलतिर लान्छ स्कुलतिरै पनि लान्छ अब चिकन कुखुरा कुखुरा पोल्ट्रीको पोल्ट्री अब पोस्ट्रीको बिजनेस छ त्यही अब त्यही त्यसबाटै त्यही राम्रो हुँदैछ भनौँ न अब हस्टेलहरू भयो गाउँबस्तीमा त अब दोकान पनि धेरै कम्ती हुन्छ कम्ती भएको कारणले अब राम्रो चल्दैछ अब त्यो कुखुराको बिजनेस चाहिँ अरूहरूभन्दा चाहिँ अरू बिजनेस पनि अब जस्तो चामलहरू अब गाउँबस्तीमा त अब त्यस्तो दोकानहरू त्यस्तो सुविस्ता हुँदैन त्यही कारण एउटा दुईवटा दोकानहरू छ भने त राम्रोसँग चल्छ राम्रो अब फाइदामा चाहिँ अब अहिले अहिलेको उयोमा चाहिँ पोल्ट्रीको कुखुरै छ हाम्रो राम्रो चल्दैछ होइन अझैँ घरमा पालेर अब घरमै उयो गरेको हो भने त मान्छेले नि त्यस्तो पुरा खोजी खोजी लान्छ अब त्यो बाहिरतिरको त पुरा अब उयो हुन्छ भनेर चाहिँ गाउँबस्तीको त अब राम्रो हुन्छ नि त त्यही कारण अब मजाले चल्छ भनौँ न अहिलेसम्म त अब राम्रै चल्दैछ